यहाँ कपडाको कुरा आयो कपडाको कुरा गर्दाखेरि चाहिँ बजारको कपडा र आफूले घरमै बुनेर तयार पारेको कपडामा धेरै अन्तर छ म चाहिँ धेरै अन्तर पाउँछु कसरी भन्दाखेरि चाहिँ घरमा बुनेको भन्दाखेरि चाहिँ बुने बुन्ने मान्छेलाई नै थाहा हुन्छ लाउने मान्छेले पनि देखिरहेको हुन्छ यस्तो खालको डिजाइन अथवा यस्तो खालको कलर अनि यो साइजको भनेर त्यहाँ फेस टू फेस दुईजना त्यहाँ किन्ने र बेच्नेको दुवैजनाको त्यहाँनिर सगँसँगै बसेर काम गरेको हुन्छ त्यही हिसाबले बुनेको कपडा राम्रो हुन्छ अनि मजबुतको लागि मजबुतै हुन्छ बजारको भनेको चडक्क देखाइएको हुन्छ चडक्क देखाइएको हुन्छ पुरानो कपडालाई पनि नयाँ तरिकाले देखाएर त्यहाँ सजाइएको हुन्छ त्यो सजा सजाएको आधारमा चाहिँ मान्छेले वहाँ गएर किन् किनेको मात्रै हो तर खास भन्नु पर्दाखेरि चाहिँ बुनेको कपडा नै खपाउमा नि खपाउ धेरै राम्रो चाहिँ बुनेको कपडा नै हुन्छ भने जस्तो कामहरू हुन्छ बुनेको कपडामा त्यति नै हो